तपाईँको सबैभन्दा गर्वको उपलब्धि के हो भन्ने प्रसङ्गमा मैले दुई शब्द यहाँ भन्नुपर्दा म के भन्छु भनेदेखिन सबभन्दा पहिला त म एउटा फौजको मान्छे हो र मैले यो देशको सेवा गर्ने मैले एउटा ठुलो मौका पाएँ र म त्यसमा अन्तरात्माबाट म एकदमै खुसी छु किन भनेदेखि हर कोहीले यसरी देशको सेवा गर्ने मौका पाउँदैन अनि विदेशमा पनि सेवा गर्ने मौका पाएँ जो इन्डियन पिस किपिङ फोर्स भएर शान्ति सेनामा एउटा जाने मौका पाएर त्यहाँ पनि भारतीय भएर एउटा विदेशमा गएर देशको सेवा गर्ने मौका पाएँ यो चाहिँ मेरो एउटा ठुलो उपलब्धि एउटा गर्वको बिषय नै सम्झिन्छु म आफैले आफैलाई एउटा डिसिप्लिन फौजमा बसेर काम गरियो अनि पछि रिटायर आइसकेर आइसकेर फेरि यो पोल्टिकल पार्टीमा जोड्नु बाध्य भए त्यसमा म यस्तो खालके पार्टीमा म जोडिनु पुगे जो चाहिँ गोर्खा नेस्नल लिबरेसन फ्रन्ट जिएनलेफ पार्टीमा म जोडिन पुगेँ म र म जुन पार्टीमा म जोडिए क्षेत्रीय पार्टीमा म सही सही पार्टीमा मो जोडिएको महसुस भइरहेको छ मलाई अहिले किन भन्दाखेरि क्षेत्रीय पार्टी थुप्रो छ पहाडमा त्यसमा उपलब्धि गर्ने

स्पेसल प्रोभिजनभित्र पसेको जग्गा हो अर्को दोस्रो उपलब्धि सेभेन्टी वानलाई एमेन्डमेन्ड गरेर गोर्खा भाषा यो क्षेत्रीय पार्टीमा जिएनएलएफ पार्टीले उपलब्धि गरेको अनि तेस्रो उपलब्धि तेइस अगस्त उन्नाइस सौ अठासीमा भारतीय गोर्खा भनेर पक्का ग्याजेट नोटिफिकेसन आउट भएको छ र त्यति बेला युपिए गभर्मेन्ट थियो होम मिनिस्टर एसबी चौहान उहाँको समयमा हामीहरूले भारतीय गोर्खा भनेर नागरिकता पाएको हो अब यो चाहिँ तपाईँको ठुलो उपलब्धि हो रिजनल पार्टीमा जिएनएलएफ पार्टीको मात्रै नभएर सम्रग पहाडको नै उपलब्धि हो यो भनेर म बुझ्छु सम्झिन्छु यो धन्यवाद